मलाई मन परेको म त अब एकदमै सङ्गीत रुचाउने मान्छे त्यही कारण चाहिँ मलाई एकदमै अब अरू के अरे सबैभन्दा बेसी चाहिँ अरुणा लामा अनि गायकहरूमा चाहिँ नारायण गोपालको गीत एकदमै मन पर्छ अनि सङ्गीतकारहरूमा चाहिँ हाम्रै दार्जिलिङकै एक सङ्गीतकार हुनुहुन्छ कर्म योन्जन सर है उहाँकै एकदमै सङ्गीत मन पर्छ र उहाँको सङ्गीतहरूमा चाहिँ एउटा ऐतिहासिक छाप रहेको छ र सबैले नै उहाँको सङ्गीत रुचाउनुहुन्छ त्यसैले म पनि उहाँकै सङ्गीत रुचाउँछु